हेर न बहिनी तैँले अस्ति किनिदिएको थिइस् नि त्यो साडी कस्तो मनपऱ्यो हो मलाई त छपक्कै लाउँदाखेरि पनि हो सबैले मन पराइदियो अन्त म म अब कता कता ओकेजनमा जाँदाखेरि त्यही साडी लगाउँछु हाम्रो एउटा प्रोग्राम छ वेन वुमेन अर्गनाइजेसनको त्यसमा जाँदाखेरि पनि लगाउँछु मजाले सजिलो छपक्कै लगाएको जस्तो पनि हुँदैन हो अरू सबैले कति राम्रो हौ कहाँ किनेको हो यो साडी भन्दा मलाई छोरीले ल्याइदिएको भने मैले हो कहाँ किनेको मलाई पनि भन्नुहोस् न यस्तै साडी हामलाई पनि मनपऱ्यो भन् भन्दै थियो कलर पनि मलाई पुरा मनपऱ्यो मेरो त्यो कलरको साडी थिएन नि त अन्त मेरो अस्तिको कोट थियो नि कुचिनको कोट त्योसँग पनि टक्क म्याचिङ गऱ्यो

पुरा मनपऱ्यो मलाई फेरि भयो पछि भयो भने फेरि हो त्यस्तै खालको एउटा मगाइदेन ल अर्कै कलरको ल हुन्छ हुन्छ लगाउँदा पनि सजिलो हो धुदाँखेरि पनि रङहरू पनि केही भएन दुईपल्ट तिनपल्ट धुएँ र पनि जस्ताको तस्तै छ हो प्रेसहरू पनि गर्नु नपर्ने कुच्चिँदैन पनि रहेछ ल ल तँलाई सुनाउँन मन परिरहेको थियो यो कुरा कि अन्त आज भनेको नि तँलाई ल हुन्छ